हेलो ए हजुर हजुर अँ स्कुलकै ग्राउन्ड त्यस्तो चाहिँ अँ त्यही भनेको हौ हामीले पनि ड्रिलहरू पनि छ अझै होइन ए अँ अँ त्यो पनि सोच्दै थिएँ कि मैले अँ गर्नुपर्छ होला हौ डान्स र सिङ्गिङ गर्नुपर्छ होला हौ अँ त्यस्तै गरौँ न अनि अहँ खै सरहरू पनि छ सरहरूले पनि सिकाउँछ होला बिबिचमा हामीहरूले पनि सिकाउँदै गर्नुपर्छ हँ भन्नु त अब अब खै जुलाई पन्ध्र त भइसक्यो अब सेभेन्टिनदेखि सिकाऊँ न ल त्यहाँबाट पन्ध्र तारिक एक एक महिना जति त सिकाउनुपऱ्यो फेरि नानीहरूले टिप्दैन छिटो उम् अँ भन्नु नि हजुर भन्नु नि

अँ स्पोर्ट्स पनि हो अनि हाम्रो हाम्रो टोटल डान्स दुईवटा कतिवटा छ हौ दुईतिनवटा कतिवटा पो छ अँ त्यसमा बिबिचमा ए सिङ्गिङ पनि लगाउनुपर्छ होला हौ पुग्दैन नि त त्यतिले त इन्डिपेन्डेन्स डेमा अँ हुन्छ मिस अब भोलि आएर उयो स्कुलमै आएर हामीहरू अलिक सल्लाह गर्नुपर्छ है उम् अब भोलि स्कुलमै आएर गर्नुपर्छ होला हेलो ल ल ल भोलि भेटौँ न स्कुलमा ल ल ल